अब हाम्रो एरियामा चाहिँ अब ट्रभालिङमा चाहिँ के मेजर प्रब्लमहरू चाहिँ के छ भन्दा चाहिँ अब हाम्रो चाहिँ अब दार्जिलिङ चाहिँ एकदमै कन्जेस्टेड एरिया छ होइन अन्त प्राय कस्तो अब घरहरू सबै त्यो अब कल्सटर्ड एरिया अब त्यो त्यस्तो छ अनि बाटो एकदमै सानो वानवे छ एउटा सानो अनि हाइवे त्यस्तो ठुलो छैन त्यस्तो ठुलो सिटीहरू जस्तो ठुल ठुलो हाइवेहरू छैन हाम्रोतिर चाहिँ के हुन्छ भने अब दिनदिनै मान्छेहरू अब घर बनाउँदै गयो अन्त त्यसले गर्दा अब पुरा एफेक्ट परेको छ अब मेन जो बाटो छ म्युनिसिप्यालेटी एरिया पनि अब त्यस्तो राम्रो हेरेको जस्तो लाग्दैन मलाई चाहिँ अनि अब म्युनिसिपलले पनि त्यस्तो अब एक्सन लिएको भए बाटोको छेउछेउ अब घर बनाउन दिने थिएन होला सायद तर अब त्यस्तो छैन अब तपाईँले देख्यो देख्नु सक्नहुन्छ कि अब मेन अब मेन जुन चाहिँ जुन चाहिँ रोड छ त्यही अब रोडको एक दुई फुटकै त्यहाँनिरै अब घरहरू अब मान्छेहरूले धेरै घरहरू बनाइरहेको अनि त्यसले गर्दा चाहिँ अब ट्रापिक चाहिँ पुरा ट्राफिक त्यो यति बेसी जाम हुन्छ कि ए अँ अब तपाईँ अब अब तपाईँको अब दुई आवरको जर्नी छ भने अब ट्राफिक जाम भएर चाहिँ अब तपाईँ चाहिँ अब त्यो दुई घन्टाको अब यात्रा चाहिँ अब तिनदेखिको चार चारदेखि पाँच हुनु पनि अब केही टाइमै लाग्दैन अब यति बेसी ट्राफिक इसियुजहरू छ अब त्यो बेसी ट्राफिक भएर अब कति त अब ट्रेनहरू अब ट्रेनहरू पनि त्यहाँनिर फसिएको देख्नु सक्नुहुन्छ किनभने अब ट्रेन पनि त्यही बाटो हिँड्छ एस वेल एस गाडी पनि त्यही बाटो हिँड्छ फेरि अहिले फेरि गाडीहरू एकदमै बेसी भएको कारणले गर्दा अब बस पनि त्यही बाटो हिन्छ ट्रेन पनि त्यही बाटो गाडीहरू पनि त्यही बाटो ट्राफिकमा चाहिँ एकदमै मेजर प्रब्लम चाहिँ त्यही छ अब बाटो साँघुरो बाटोको छेउछाउ घरहरू बेसी भएर अब ट्राफिकको चाहिँ एकदमै अब मेन अब ट्रभालिङमा प्रब्लम चाहिँ गाडी घोडाको पनि हुँदैन तर ट्राफिकको चाहिँ पुरा अब उयो हुन्छ एकपल्ट म जब कलेज पढ्थेँ अब म त्यति बेला घर गएको म दार्जिलिङ अब मे मेन मेरो टाउन पर्दैन तर म टाउनमा बसेर अब पढ्थेँ दार्जिलिङ गभर्मेन्ट कलेज पढ्दा चाहिँ म एकदिन चाहिँ अब घर गएको थिएँ फ्राइडेको दिन परेको थियो त्यति बेला चाहिँ पुरा हेभी रेनफल हुँदै थियो अनि त्यो रेनफल भएको कारणले गर्दा चाहिँ अब यता तपाईँको बतासे साइडमा चाहिँ अब ट्रेन चाहिँ अब पल्टेर चाहिँ अब म चाहिँ घर चाहिँ बिहानको तिन बजी पुगेको छु अब त्यति बेला चाहिँ यति साह्रो अब आफूलाई यति साह्रो परेको थियो अब गाउँकै गाडीमा गएको हाम्रो अब दार्जिलिङदेखिको डेढ घन्टाको बाटो डेढ घन्टाको बाटो म चढेको दुई बजी तर अब म घर पुगेको बिहानको तिन बजी त्यो चाहिँ मेन चाहिँ अब त्यो बाटो साँघुरोले गर्दा हो त्यही माथि अब ट्राफिक जामले गर्दा मेन चाहिँ त्यही छ अब दार्जिलिङको मेन अब बाटोको प्रब्लम बाटो सानो बाटो बढाउने जग्गा छैन बाटो बढाउने जग्गामा अब घरहरू पुरा छ अब त्यो घर भत्काउनु पनि अब त्यस्तो अब सजिलो छैन अब अर्काको घर भत्काउनु अब फेरि अब बाटो एकदमै कन्जेस्टेड छ गाडीहरू बेसी अब त्यही अब आउने जाने बाटो त्यही एउटै मेन त्यही माथि ए त्यसमै ट्रेन कुद्छ त्यसमै बस त्यसमै गाडी अब मेन इस्यू चाहिँ त्यही छ अब दार्जिलिङको बाटो सानो त्यही माथि अब जाम पुरा हुन्छ कन्जेस्टेड भएर त जाम भएको